मेरो क्षेत्रमा ट्रेन त आउँदैन बसहरू पनि सानो सानो छ ट्राफिकहरू चाहिँ पुरा हुन्छ हिल एरिया हो बाटो चाहिँ सानो छ त्यसले गर्दा चाहिँ ट्राफिक पुरा जाम हुन्छ अब चाहिँ ट्रेनको बाटो बनाउँदै रहेछ टनल बनाउँदै रहेछ टनलभित्र ट्रेन आउँछ ट्राफिक पुरा हुन्छ बाटो चाहिँ सानो छ एकदम प्राइभेट गाडीहरू मात्रै पाउँछ ट्याक्सीहरू पनि अब पाउँदो रहेछ टुरिस्टहरू आउँछ टुरिस्टहरूलाई साह्रो पर्छ छिटो गाडीहरू पाउँदैन त्यसले गर्दा चाहिँ साह्रो पर्छ यता टुरिज्म एरिया हो प्राइभेट गाडीमा बोक्नु दिँदैन आफू ट्याक्सीहरू लाउनुपर्छ सरकारी बसहरू पनि छ सानो सानो छ बेसी ठुलो ठुलो बसहरू यता आउनु सक्दैन टर्निङतिर घुम्नु सक्दैन त्यसले गर्दा चाहिँ साह्रो पर्छ मसिनो गाडीहरूमध्ये सब प्राइभेट ट्याक्सी त्यसमै मान्छेहरू आउँछ जान्छ साधनको लागि चाहिँ साह्रो छ यता समस्या छ